नानीहरूले आफ्नो खुला समयमा मनोरन्जनका निम्ति अहिलेको समयमा त हामीले धेरै नै धेरै नै यस्ता मनोरन्जनका निम्ति आफूलाई है मनोरन्जनका निम्ति हामीले धेरै धेरै चिजहरूको हामीले सुख सुविधा पाउन सक्छौँ अहिलेको र उहिलेको जमानामा जमानालाई तुलना गर्दाखेरि अहिलेको नानीहरूलाई अहिलेको युवाहरूलाई अहिलेको समयमा है मनोरन्जन गर्नको लागि डान्स सिङ्गिङ है त्यस्तोतिर आफूले रुचि गर्दा हुन्छ रुचि लिन सक्छ अनि साथीहरूसँग भेटघाट है महँगो महँगो रेस्टुरेन्टमा गएर खाएर मोज मस्ती गरेर हामीले आफ्नो दिन बिताउन सक्छौँ